मेरा घरमा नानीहरू छ मैलाधैला गर्छ मिठाईहरू खान्छ मैला जम्मै जतासुकै फ्याँक्छ अन्त मालबजार गएर एउटा डस्टबिन किन्नु मनलाग्यो किनेर ल्याएँ तिन सौ रुपियाँ लाग्यो अहिले घरको मैलाहरू सबै डस्टबिनमा लगाउन लगाउँछु नानीलाई सबै मैलाहरू लगाउँछ सफा भएको छ घर अहिले त डस्टबिन पनि राम्रो छ पक्का छ